हेलो सचित्रा होटल हो भाइ मैले अघि एउटा सामान अर्डर गरेको थिएँ खानाको तर खै अझसम्म आधा घन्टा भइसक्यो आएन म हतार भइरहेको छ मलाई खाना पकाएर जानु सक्दिनँ भनेर मैले अर्डर गरेको खै अझसम्म आउँदैन खै कति बेला आउँछ खै खबर पनि छैन फोन पनि उठाउनु हुँदैन के गर्नु भएको भाइ छिटो गरिदिनु होस् न हो मलाई अफिस जानु धेरै धेर ढिलो भइसक्यो